मलाई मनपर्ने विधा साहित्य हो अनि साहित्यमा पनि मलाई एकदमै मनपर्ने विधा भनको उपन्यास हो उपन्यास एकदमै मनपर्छ मलाई यदि बाँकी जीवनको लागि एकै शैलीको पुस्तकहरू पर्न परेको खण्डमा म उपन्यास विधालाई नै रोज्छु भर्खरै मात्रै मैले विजय मल्लद्वारा लेखित उपन्यास अनुराधा पढिसकेँ मनोविश्लेषणात्मक शैलीमा लेखेको यो एकदमै सुन्दर उपन्यास हो